हजुर फ्यामिलीसित खाना खाँदा बेला चाहिँ धेरै आनन्द हुन्छ हो सबैजना गेट टुगेदर जसो कि दसैँ तिहार भयो होइन त्यसरी अब भाइटिकामा पनि अब दिदीबहिनीहरू हुन्छ हो त्यसमा धेरै नै आनन्द आउँछ अनि मैले चाहिँ निमन्त्रण चाहिँ कसरी दिन्छु भने चाहिँ जस्तो कि धार्मिक पूजा भयो दसैँ तिहार विवाह भयो होइन विवाहमा चाहिँ आफन्तहरूलाई चाहिँ हामीहरूले चाहिँ नेपालीमा चाहिँ सुपारीहरू दिन्छौँ अनि गाउँको मान्छेहरूलाई चाहिँ कार्ड मतलब कार्डले चाहिँ इन्भिटेसन गर्छौँ क्या हामीहरू चाहिँ त्यही हो